अब हाम्रो राज्य चै पश्चिम बङ्गाल हो तर हामी बसेको जिल्ला दार्जिलिङ चाहिँ यो नेपाल भुटानसँग संलग्न छ त्यसै कारण धेरै नै यहाँ चाहिँ बुद्धिस्टहरू बुद्धिस्ट धर्मको धेरै नै पालन गरिन्छ हाम्रो राज्यका प्रमुख धार्मिक नेताहरू चाहिँ अब यहाँ हाम्रो अब हुनुहुन्छ यहाँ तिब्बतबाट आउनु भएका हुनुहुन्छ अब दलाई लामा हुनुहुन्छ धेरै नै प्रमुख गुरुजीहरू भारतभरि प्रसिद्धै दलाई लामा अनि साई बाबा हुनुहुन्छ अनि धेरै नै गुरुदेवहरू हुनुहुन्छ जहाँ अब बुद्धिस्ट धर्मको पालन गरेर लामा भएर गुरुजी भएका हुन् उहाँहरूले अब धेरै नै राम्रो राम्रो कुराहरू सिकाउनुहुन्छ अहिंसावादी है अब मार काट नगरौँ होइन कसैलाई नोक्सान नपहुचाउँ कसैलाई नोक्सान नपुऱ्याउँ होइन कुनै पनि जीव जन्तुहरूलाई काट्नु हुँदैन मार्नु हुँदैन होइन सबैलाई माया गर्नु पर्छ एक एक रूपमा सबैलाई नै माया गर्नु पर्छ भन्ने अब यस्तो ज्ञानहरू दिनुहुन्छ उहाँले चाहिँ